हलो गुड मर्निङ को बोल्नुभएको होला नि ए हजुर भन्नुहोस् न तपाईँको नानीको युनिट टेस्ट राम्रै भएको छ प्रायः कि सबै सब्जेक्टहरू राम्रै गरेको छ नेपालीमा अलिकति कमजोड छ

पहिला के नानी इङ्लिस मिडियम पढेको हो ए पहिला कुन चाहिँ स्कुल पढ्थ्यो ए त्यो भएर रहेछ त तपाईँको नानी नेपालीमा एकदमै कमजोड छ अनि त घरमा अलिकति याद गर्नुपऱ्यो त हौ घरमा गाइड गर्नुपर्छ अरू सब्जेक्ट तपाईँको राम्रै छ उसको फिजिक्स म्याथ्स बायोलोजी केमेस्ट्री राम्रै छ इङ्लिसमा पनि राम्रै छ कि तर उसले नेपाली चाहिँ निकै कमजोड भयो हौ छोटाइकार बडाइकारै चिन्दैन छोटाउकार बडाउकार पनि चिन्दैन त्यो भएर नि नेपालीको लागि त तपाईँले एउटा राम्रो टिचर हेरेर ट्युसन हालिदिनुपऱ्यो किनभने अब यो नेपाली भनेको हाम्रो मातृभाषा हो है नि नेपाली भाषा नै उसले राम्रोसँगले सिकेन भने पछि त अलिकति अप्ठ्यारो हुन्छ हो हुनु त सबै सब्जेक्ट त अब इङ्लिसमै पढ्नुपर्ने हो तर नेपाली भाषा पनि ए सिकेको हुनुपर्छ अनि यो अब हाम्रो नेपाली भाषा चाहिँ राष्ट्रिय भाषा हो यो भारतीय संविधानअनुसार मान्यता पाएको भाषा हो त्यो कारणले गर्दाखेरि चाहिँ यसलाई हामीले त्यस्तो खेलाँची त गर्नु हुँदैन नि हौ हो नि पछि अब सबै सब्जेक्ट चाहिँ पास भयो अरे नेपाली फेल भयो भने त फेल हुन्छ नि नानी ता किनभने नेपाली त कम्पल्सरी हो अनि त तपाईँले राम्रो ट्युसन गरिदिनुहोस् न ल राम्रो ट्युसन हेरेर हालिदिनुहोस् किनभने पछि नेपालीमा मानिलिनुहोस् तपाईँको मुस्किलले पास मात्रै भयो अरू सब्जेक्टमा राम्रो मार्क्स ल्यायो फेरि नेपालीमा ल्याएन अनि त पर्सेन्टेज पनि त पुग्दैन नानीको हुन्छ तपाईँले फोन गर्नु भएछ धन्यवाद अब बिच बिचमा यसरी नै फोन गर्दै गर्नुहोस् है नानीको विषयमा हुन्छ हुन्छ हुन्छ म याद गरिदिन्छु है राखेँ अहिले